धेरै मन्दिरहरू छ है अनि जस्तो मेरो घरमा मन्दिर थियो बोज्यूको है अनि उहाँले जस्तो होइन पुजाहरू गर्नुहुन्थ्यो अनि पुर्णे औँसीतिर धुप हाल्नुहुन्थ्यो है अनि अरू धेरै पुजाहरू पनि मान्नुहुन्थ्यो है मेरो घरदेखिको पर पनि एउटा पूजा छ है त्यहाँनिर चाहिँ धेरै थरिको गुरुपूजाहरू जस्तो के के पूजाहरू गर्नुहुन्थ्यो होइन अनि त्यहाँनिर धेरै मन्छेहरू पनि आउँथ्यो होइन विश्वास गरेर है आफू बिमार हुदाँखेरि जाति हुन्छु भनेर त्यसो के के सम्झेर आउँथ्यो अनि हाम्रो घरदेखिको माथि पनि एउटा पूजा छ है मन्दिर छ त्यहाँनिर चाहिँ डिफरेन्ट डिफरेन्ट मन्छेहरू आउँछ डिफरेन्ट डिफरेन्ट प्लेसेसबाट आउँछ है अनि त्यहाँनिर चाहिँ ठुल्ठुलो गुरुपूजाहरू है उँधौली उँभौली पूजाहरू पनि हुन्छ है अनि त्यही पूजाले चाहिँ त्यही पूजा गर्दाखेरि चाहिँ हामीलाई हामी नेपाली हो भनेर प्राउड फिल हुन्छ है अनि अरूपनि धेरै मन्दिरहरू छ है जस्तो ठुल्ठुलो मन्दिरहरूतिर धेरै राम्रो संस्कृतहरूबाट धेरै राम्रो राम्रो पूजाहरू गर्छ है अनि त्यो पूजाहरूमा प्रोग्रामहरू पनि गर्छ अनि धेरै चाड बाडतिर पनि धेरै राम्रो पूजाहरू गरेर है सबैलाई कन्डक्ट राम्रोसँगले होस् है प्रे गरेर गरेर गर्नुहुन्छ है अनि अरू त अनि अरू अनि गुम्बाहरू पनि छ है अनि गुम्बाहरूमा चाहिँ धेरै चैते दसैँमा धेरै राम्रो राम्रो पूजाहरू हुन्छ रामनवमीमा त्यहाँनिर धेरै राम्रो राम्रो सोहरू देखाउँछ है कसरी के के गर्छ भनेर अनि यता मन्दिरतिर चाहिँ कति माताहरू पनि उफ्रिन्छ है अनि कस्तो कस्तो बिमार छ त्यो पनि समहाल्छ अनि कति थरीको पूजाहरू है त्यस्तो के के गर्छ